मेरोमा पुराना क्लिक गरेका फोटोहरू धेरै नै छन् अहिलेको जुन चाहिँ डिजिटलको जमाना आएको छ र अहिलेको फोटोहरू त अब अटोमेटोकेली दामी दामी खिचिन्छ उहिले त हामीले क्यामरामा रिल हाल्नुपर्थ्यो रिल पनि एकदमै महँगो हुन्थ्यो र अब बाह्रवटा खिचेपछि चाहिँ त्यहाँदेखि उता त अब रिल सकिन्थ्यो कोही कोहीमा चाहिँ चौबिसवटाको आउँथ्यो होइन र त्यो ब्ल्याक एन्ड ह्वाइट हुन्थ्यो तर त्यो ब्ल्याक एन्ड ह्वाइट चाहिँ कुन महत्त्व छ भन्दाखेरि भावात्माक भावानात्मक छ भन्दाखेरि चाहिँ हाम्रो अतीत लुकेको छ त्यहाँनिर हाम्रो बाल्यकालका यी तस्बिरहरूलाई सम्झिँदा आज आफैलाई रमाइलो लाग्छ है अनि म पनि सानैदेखि नै फोटोग्राफी गर्न रुचाउँथेँ र मलाई चाहिँ विशेष गरिकन चाहिँ सिन सिनेरीहरू खिच्न मनलाग्छ क्या र अहिले पनि म पुरानो फोटोहरू हेर्छु होइन ब्ल्याक एन्ड ह्वाइट अहिले त अब डिजिटलको जमाना आयो कलर फोटो छ तपाईँले जुम गर्नु पनि परेन यो अटोमेटिक हुन्छ सबै र त्यति बेला त क्लिक क्यामराले खिच्नुपर्थ्यो मैले भन्नुको मतलब एकदमै माने पुरानो उहिलेको अब तपाईँहरूले पनि बुझ्नुभयो होला यो क्यामराले खिचेको र यस्तो खालको भनाइ पनि थियो कि खासमा अहिले बुझ्दा चाहिँ फोटो नखिच आयु घट्छ भन्थ्यो तर त्यो चाहिँ होइन रहेछ जस्तो लाग्यो क्या अहिले प्र्याक्टिकली बुझ्दा नि खासमा चाहिँ घरको बुवामुवाले फोटो बेसी खिच्नु हुँदैन आयु घट्छ भनेको चाहिँ त्यो त्यसले क्यामरा त कि महँगोमा किनो किनो त्यति बेलाको जमानामा होइन तर रिल किन्न एकदमै महँगो फेरि त्यो रिल किनेर धुनुपर्ने होइन त्यसले गर्दा चाहिँ मलाई लाग्छ त्यो रिल सकिन्छ बेसी खिच्यो भने चाहिँ रिल फेरि अरू पनि किन्नुपर्छ महँगो पर्छ पैसा सकिन्छ भनेर सायद फोटो बेसी नखिच आयु घट्छ भनेको होला तर अहिले त डिजिटलको जमाना छ डिजिटलमा त जत्ति खिच्दा पनि भयो अहिले त नयाँ नयाँ टेक्निकहरू टेक्निसियनहरू आयो टेक्निकलको कुराहरू आयो र फोटो अहिले त कम्प्युटरमा राख्दा पनि भयो सिडीमा राख्दा पनि भयो अहिले त फेरि पेन ड्राइभमा राख्ने जमाना आयो होइन र पनि हामी लाई चाहिँ मलाई चाहिँ विशेष गरी पुरानै फोटोहरू क्लिक जुन चाहिँ त्यो के भन्छ कोडाक क्यामराहरू थियो त्योहरूले खिचेको पुराना त्यो फोटोहरूमा चाहिँ किन मलाई मजा लाग्छ र भावनात्मक हुन्छु भनेदेखिलाई चाहिँ मेरो अतीत छ त्यहाँनिर चाहिँ